पहिलाको जमाना र अहिलेको न्यू मोडलमा होइन धेरै अन्तर थियो किनभने कि पहिलाको जमानामा होइन यस्तो सेलफोनहरू भए छैन होइन केही पनि आएको थिएन होइन गाडी बाइकहरू त्यस्तो केही पनि थिएन सुबिस्ताहरू होइन अनि पहिलाको जमानामा चाहिँ होइन यस्तो घरहरू जस्तो कि अहिले त सिमेन्टले बनाउँछ होइन पहिलाको उइसमा चाहिँ चित्रा होइन अब जस्तो कि दाउराहरूले बनाउँथ्यो होइन अन्त के अरे गोबरहरूले लिप्थ्यो घर माटोहरूले लिप्थ्यो होइन टालीहरूले घर बनाउँथ्यो अहिले चाहिँ त्यस्तो केही पनि छैन अहिले हाम्रोमा धेरै सुबिस्ताहरू छ होइन र यस्तो हाम्रोमा चाहिँ अहिले न्यू मोडलमा चाहिँ नि यस्तो घरहरू सिमेन्टको हुन्छ होइन मजबुत हुन्छ होइन यस्तो बाढीहरू आयो भने त्यस्तो केही जाँदैन होइन पहिलाकोमा चाहिँ अब होइन बाढीहरू आ केही आयो भने पनि होइन सबै उडाएर लग्ने त्यस्तो थुयो सामान तर पहिलाको जमानामा चाहिँ होइन धेरै नेसनल टाइपले चाहिँ अब फलफुल उगाउँथ्यो होइन खानाहरू राम्रो राम्रो हुन्थ्यो होइन त्यहाँको पहिलाको जमानाको चाहिँ खानाहरू एकदमै एकदमै भिटामिनहरू हुन्थ्यो होइन सबैकुरो त्यसमा हुन्थ्यो फ्रुटिङहरू होइन अहिले चाहिँ होइन क्यामिकलहरू निक्लिएर चाहिँ होइन हामीहरूले बाहिरबाट अर्डर गर्दाखेरि पनि त्यसमा केही मिस्साउँछ होइन त्यही भएर हाम्रो हाम्रो हेल्थ हाम्रो शरीरमा केही हेल्थहरू हुँदैन होइन पहिलाकोमा चाहिँ अब त्यस्तो गाई गाईहरूले चाहिँ होइन खेतीबारी गर्थ्यो होइन अहिले चाहिँ हाम्रोमा ट्रेक्टरहरू निक्लिए छ खेतीबारी गर्छ होइन अब पहिला चाहिँ होइन अब के अरे धान काट्यो होइन कचियाहरूले होइन अन्त अहिले चाहिँ ट्रेक्टरले नै ऊ यो गर्छ होइन ऊ यो के अरे खनेर त्यसमा बिजहरू लगाउँछ होइन अहिले चाहिँ काट्ने चाहिँ मसिनले नै छ काट्ने होइन अब पहिला चाहिँ होइन गाडी बाइक केही त्यस्तो केही सुबिस्ता थिएन होइन अहिले चाहिँ हाम्रोमा अहिले चाहिँ के अरे गाडी बाइक स्कुटी होइन सबै कुरो ऊ यो छ होइन अनि पहिलाको चाहिँ अब नोकरीहरू त्यस्तो केही पाउँथेन होइन अनि आएर अहिले चाहिँ न्यू मोडलमा चेन् हामीले सप्पैकुरो होइन पाउँछ अहिले हामीले सेलफोन चलाउँछ होइन पहिलाकोमा चेन् होइन पहिलाकोमा चाहिँ अब हामीले फोनहरू युज पनि पाउँदैन अब पहिलाकोमा फोनहरू त्यस्तो केही पनि थिएन होइन अनि त्यस्तो केही स्कुलहरू त्यस्तो केही थिएन अन्त अहिले चाहिँ स्कुलहेरू निक्लिएको छ धेरै सामानहरू निक्लिएको छ होइन अनि त्यो हामी स्कुल जान्छौँ होइनस्कुलमा केही बुझेन भने नि आएर फोनमा भन्नुसक्छौँ हामी भो फोनमा यसरी भनेर होइन भनेर त्यस्तो हामीले बुझ्नु चाहिँ सक्छौँ मिनिङहरू होइन अब पहिलाको चाहिँ अब मिनिङहरू त्यस्तो केही बुझ्थेन होइन अहिले हामी ट्युसन जान्छौँ केही अब यहाँ म्याथहरू बुझेन भने पनि युट्युबमै आउँछ नभए गुगलमै आउँछ म्याथतिर सबैकुरो आउँछ होइन युट्युब म्या युट्युबमा पनि आउँछ गुगलमा पनि आउँछ सबैमा आउँछ अहिले होइन म्याथ प्रेक्टिस गर्ने कि इङ्ग्लिस भन्ने कि होइन नेपाली हिन्दी बङ्गला त्यस्तो सबै सुबिस्ताहरू छ होइन अहिले हाम्रो सेलफोनमा अनि अब होइन पहिलाकोमा चाहिँ अब खानाहरूतिर धेरै भिटामिनहरू हुन्थ्यो अहिले चाहिँ अब क्यामिकलहरू निक्लिएर होइन हाम्रो शरीरमा धेरै नराम्रोहरू प्रकारको बिमारीहरू हुन्छ होइन तर पहिलाको वातावरणहरू एकदम नेसनल थियो अहिलेको वातावरणहरू आ पोलुसन यस्तै पोलुसनहरूले गर्दा ऊ यो भए छ अलिक खराबहरू भए छ होइन जति हाम्रो यो प्लास्टिक हामीले खान्छ होइन केही मिठाईहरू खान्छ प्लास्टिकमा पनि क्यामिकल हाले हालेर हाल्छ होइन मिठाईमा पनि क्यामिकलहरू हाल्छ त्यस्तो हाम्रो शरीरको लागि एकदमै हानिकारक हो र होइन पहिलाको फलफुलहरूतिर पनि एकदमै राम्रो एकदमै नेसनल टाइपको हुन्थ्यो होइन अनि अहिलेको फलफुलहरूतिर चाहिँ अब सुईहरू लगाएर ठुलो पार्थ्यो होइन अन्त त्यस्तो राम्रो पनि हुन्थेन होइन अहिलेको चाहिँ अब पहिलाको चाहिँ अब एकदम भिटामिन होइन एकदमै प्रोटिन एकदमै राम्रो फलफुलहरू एकदमै राम्रो होइन राम्रो होइन नेसनल प्रकारले उगाउथ्यो होइन फलफुलहरू अनि अहिलेको चाहिँ नि अब स सुई होइन क्यामिकलहरूले गर्दा नै होइन धेरै महँगोहरू पर्छ होइन अनि पहिलाको चाहिँ एकदम नेसनल टाइपको थियो होइन फ्लावरहरू पनि राम्रो राम्रो हुन्थ्यो होइन अनि अहिले चाहिँ के छ भने चाहिँ फ्लावरहरू तिर पनि क्यामिकलहरू होइन बढाउँछ होइन क्यामिकलहरू हाल्छ प्लावरहरूतिर पनि होइन त्यही भएर हाम्रोमा हाम्रोमा त्यस्तो हामी जब सास लिन्छौँ त्यतिखेरि हाम्रोमा त्यस्तो के अरे क्यामिकलहरू कोही कोही बेला पस्छ हाम्रो शरीरमा होइन हानिकारक हुन्छ होइन अन्त पहिलाकोमा चाहिँ होइन यस्तो हामी सास लिन्छौँ राम्रो सास लिन्छौँ होइन राम्रो फेर्छ राम्ररी सास लिन्थ्यो फेरि फेर्थ्यो अहिले चाहिँ हामी सास लिँदै फेर्दै गऱ्यो भने हाम्रोमा झन् बिमारी हुने त्यस्तो डर हुन्थ्यो होइन अनि